म कलेज पढ्दाखेरि चाहिँ अब बिहान सात बजीतिर उठ्यो त्यहाँ सेभेन थर्टीतिर फ्रेससेस भयो त्यहाँदेखि एट बजी आठ बजीदेखि उकालो क्लास हुन्छ एट त्यहाँदेखि आठ बजेदेखि नौ बजीसम्म चाहिँ क्लास सक्छ अन्त ग्याप भयो भने आधी घन्टाको ग्याप हुन्छ त्यहाँदेखि फेरि साँढे नौदेखि उता दस साँढे दससम्म क्लास हुन्छ अनि साँढे दसदेखि उता चाहिँ त्यहाँदेखि हाम्रो उयो लन्च ब्रेक छुट्टी हुन्छ त्यहाँदेखि दुई बजीदेखि तिन बजीसम्म हुन्छ फेरि क्लास हाम्रो अन्त यो हामी यता बस्दाखेरि चाहिँ अब यता रुमतिर बस्दाखेरि त्यसरी क्लास जान्छ अन्त घरमा बस्दाखेरि चाहिँ हाम्रो अब पढाइले गर्दाखेरि अब क्लास त अब इस कलेज त छुट्टी नै थियो त्यति बेला त्यहाँदेखि कलेज त आउनु आउनु दिएको छैन त्यहाँदेखि चाहिँ घरमा चाहिँ त्यस्तो हुन्छ बिहान अब एप्रोक्सीमेट्ली उयो चार बजीतिर उठ्यो त्यहाँदेखिन् पाँच छ बजीतिरसम्म रनिङ सनिङ गयो फ्रेससेस भयो होइन अन्त त्यहाँदेखि उता सात बजीदेखि आठ बजीसम्म पढ्यो त्यहाँदेखि अब मिड मिड्डेको त उयो कुरा नगरौँ होला त्यहाँदेखि त्यहाँदेखि उता मिड्डेदेखि उता चाहिँ अब नाइट आफ्टर्नुन हुन्छ आफ्टरनुन आफ्टरनुनबाद इभिनिङ इभिनिङपछि चाहिँ अनि हामी आठ बजीदेखि नौ बजीसम्म फेरि रिडिङ गर्यो त्यहाँदेखि चाहिँ हाम्रो उयो स्लिपिङ टाइम अन हुन्छ